मैले हिजो तपाईँकोबाट एउटा जुत्ता किनेको थिएँ नि त्यो चाहिँ साह्रै दामी लाग्यो क्या हो प्रोडक्ट पनि दामी रहेछ हो क्वालिटी पनि दामी लाग्यो हो अनि कलर पनि दामी लाग्यो हो अनि त्यसको डिजाइन त झन् दामी लाग्यो त्यसको प्राइस पनि ठिकैको लाग्यो हो बेसी प्राइस पनि लागेन अनि त्यो चाहिँ मेरो साथीहरूलाई पनि साह्रै मन पराएछ हो अनि तपाईँको दोकानको दोकानको बारेमा सोद्धै थियो अनि ती मेरो साथीहरूले पनि किन्नेवाला छ र तपाईँको सामान चाहिँ साह्रै दामी रहेछ अब नेक्स्ट टाइम पनि म तपाईँकै दोकानमा आउँछु नि किन्नु